हेलो हजुर नम ए नमस्ते हजुर सर हजुर ठिकै छु त सर तपाईँ ठिकै हुनुहुन्छ हजुर हजुर हजुर हजुर आएको छु त हजुर हजुर हजुर हजुर बजारमा पनि पाउँछ रेटहरूमा पनि पाउँछ हजुर

हजुर सर तपाईँले एकपल्ट गुगलमा सर्च गरिहेर्नुहोस् न गुगलमा राम्रो राम्रोहरू छ हजुर हजुर तपाईँ पानी मिठो भन्ने सङमा एउटा मारुनी नृत्य सिकाउनुहोस् न राम्रो हुन्छ धेरै राम्रो हुन्छ त्यसमा हजुर हुन्छ हुन्छ हुन्छ